मलाई आफूले गीत गाउँदाखेरि विशेष गरेर चाहिँ गिटार अनि मादलको मादलमा मलाई गाउन म गाउन मन पराउँछु किन भन्दाखेरि मादलको एउटा जुन ताल हुन्छ जुन धुन हुन्छ त्यसले हामीले सहजै प्रकारले हामीले त्यसको बिटहरू त्यसको तालहरूलाई हामीले पक्रिएर हामीले सही ढङ्गमा र समय अनुरूप हामीले गाउन सकिन्छ यसै कारणले गर्दामा चाहिँ मादलको तालमा चाहिँ गाउन सजिलो पर्छ किनकि हामी नेपाली गीतको मुख्य वाद्ययन्त्रहरू मध्ये चाहिँ यो मादल पनि एउटा पर्ने हुनाले नेपाली गीतमा चाहिँ यो वाद्ययन्त्रहरू मध्ये चाहिँ यो मादललाई चाहिँ हामीले प्रयोग गर्ने गरिन्छ र अर्को गिटार जुन गिटारको पनि त्यस्तै अवश्यकता पर्छ गीतमा र हामी नेपाली गीतमा पनि गिटार बजाउँछौँ र गिटारले पनि त्यसरी मादलले जस्तै ताल समयअनुरूप ताल दिने हुनाले चाहिँ त्यो तालअनुसार हामीले गीतलाई सही ढङ्गमा सही समयमा हामीले त्यसको ताललाई पक्रिएर हामीले राम्रो प्रकारले गीतहरू प्रस्तुत गर्नु सकिन्छ यसै कारणले गर्दा चाहिँ मलाई वाद्ययन्त्रहरूमध्ये चाहिँ मादल र गिटार चाहिँ मन पर्छ अथवा मन पराउँछु